हाम्रो गाउँ कुनै सहर त होइन र पनि अब हाम्रो गाउँ चाहिँ एकदमै अब मनपर्छ अब यहाँ चाहिँ किन सुन शान्त वातावरण छ चारैपट्टि एउटा वनजङ्गल हरियो उयोले डाकेको छ र वरिपरि वरिपरि नै एकदमै शुद्ध वातावरण छ शान्ति काहीँको त्यस्तो होहल्ला प्रदूषणहरू नराम्रो हावापानीहरू त्यस्तो छैन चारैपटि रुखपात हरियालीले ढाकेकोले गर्दाखेरि एकदमै शुद्ध र शान्त वातावरण छ र हाम्रो गाउँ चाहिँ एकदमै बस्नुलायकको मलाई लाग्छ अब मलाई चाहिँ मेरो किनकि अब आफ्नो जन्मथलो भएर पनि होला र मलाई चाहिँ हाम्रो गाउँ चाहिँ किनभने एउटा मनपर्छ भनेदेखि यो गाउँमा चाहिँ अब कसैलाई पनि पर्दाखेरि एकाअर्कामा एकदमै अब सघाउ सघाउ पघाउ आउ जाउहरू छन् कसैले कसैलाई अब त्यसरी दुस्मन ठानेर त्यसकोमा पर्दाखेरि अर्कोकोमा पर्दाखेरि नजाने त्यस्तो उयो छैन एक दुई दिन त्यस्तो उयो भइहाल्यो भने पनि एकाअर्कामा पर्दाखेरि चाहिँ फर्स्ट पुगिनै हाल्छ जस्तै रिसराग भए पनि पुगिहाल्छ अन्त यो बानी चाहिँ म हाम्रो गाउँको साह्रै मनपर्छ यो एकाअर्कामा अब सहायता गरागर गर्ने बानी एकदमै राम्रो छ र हाम्रो माथ्लो गाउँदेखि सबै गाउँको मान्छे नै एकदमै चिनाजाना छ एकाअर्कामा के भन्छ माया अब सहायता गरागर गर्छौँ हामी यो चाहिँ एकदमै मलाई मनपर्छ यो गाउँ हाम्रो यो बानी व्यहोरा र गाउँको एउटा चलन चाहिँ